गउँत चाहिँ हाम्रो चाहिँ पवित्र मानिन्छ अनि हाम्रो जन्मिएर न्वारनमा पनि हाम्रो गउँतै चाहिन्छ अनि पूजा आजामा पनि गउँतै चाहिन्छ र गोबरले चाहिँ हाम्रो घर लिप्छ गोबरले चाहिँ घर लिपेर पवित्र मानिन्छ अनि मर्दाखेरि पनि हाम्रो गउँतै चाहिन्छ गउँत चाहिँ पवित्र चिज मानिन्छ हामीलाई चाहिँ गउँत चाहिँ चाहिन्छ